हामी सनराइज हेर्नु गएको थियो साथीहरूसँग अनि हामी हिँडेरै गएको थियो बिहान त्यस्तै आठ बजीतिर हिँडेको होला हामी कति चार बजीतिर पुगेको थियो अनि हामी हिँड्दै गएको थियो हामी कति पाँच छजना थियो अनि मज्जा आएको थियो हामी साथी साथी जङ्गलको बाटो थियो कफेर गएको थियो हेर्नु चाहिँ अनि हामी त्यहाँ हेऱ्यो मज्जा गऱ्यो अनि फर्क्यो हामी सबैजना